हेलो अँ भाइ मैले अघि गाडी बुकिङ गरेँ तिमी अहिले कहाँ छौ अँ म यहाँ न्यु मर्निङ ग्लोरी इङ्ग्लिस स्कुल मेटली बजारमा इङडङनेरि छ म त्यहाँ छु म यहाँ उभिएको थुप्रो भयो झन्डै झन्डै पाँच मिनट जस्तो भइसक्यो तर अहिलेसम्म आइपुगेको छैन भाइ अँ म मेटलीमै छु अँ मेटली अलिक राष्ट्रिय भाषादेखि अलिक तलपट्टि पर्छ त्यहाँ आउनुहोस् न हुन्छ